हाम्रो क्षेत्रमा यस्तो ऐतिहासिक महत्त्व बोकेको ठाउँहरू भनेको यहीँ हाम्रो यहीँ साम्चीमा एउटा है भानु चोक छ त्यो निकै अगाडिको हो अनि यता हाम्रो जर्ज फिस भन्ने एउटा ठाउँ छ त्यहाँ चाहिँ एउटा महादेव है शिव भगवानको मन्दिर छ त्यहाँ चाहिँ हरेक वर्ष सङ्क्रान्तिको सायद टाइममा होला यहाँ साउनको टाइममा मान्छेहरू आएर पूजाआजा गर्न जान्छन् अनि यहाँ मालबजारमा है यहीँ अलि तल मालबजारमा आदिवासीको है एउटा आदिवासीको एकदम उहाँहरूले मानेको बिर्सा मुन्डा भनेको है जसले चाहिँ उनीहरूको जातिलाई चाहिँ अङ्ग्रेजको दमन शोषणबाट छुटकारा दिएर दिलाएका थिए त्यो उसको नाममा चाहिँ बिर्सा मुन्डाको सालिकहरू छ त्यहाँ भानुभक्तको छ बङ्गा बङ्गाली बङ्गालीहरूको है रवीन्द्रनाथ टेगोरको चाहिँ छ र मैले त्यो भ्रमण पनि गरेको छु र एकदम मलाई मन पनि परेको छ मनपर्छ पनि